हेलो तपाईँको यो सिलगढी ट्रान्सपोर्ट एजेन्सीको अध्यक्ष बोलिरहनु भएको छ हजुर ए तपाईँको यहाँ मलाई एउटा गुनासो दर्ता गर्न थियो म आज दार्जिलिङदेखिको सिलगढी आइरहेको थिएँ तपाईँको गाडीको नम्बर तिन शून्य चार दुई एक थियो उत्तर बङ्गाल अन्त तपाईँलाई भन्नपर्दा चाहिँ मैले चालकलाई अहिले कोविडको समय छ मैले चालकलाई अहिले मास्क लगाइदिनुहोस् हजुर यहाँ सबैजना बच्चा बाल बालकहरू पनि छ भनेर मैले उसलाई उहाँलाई भनेको थिएँ तर उहाँले यो सुनेपश्चात एकदमै नकारात्मक प्रतिक्रिया मप्रति देखाउनुभयो र मलाई धेरै नराम्रो हिसाबको शब्दहरू पनि लगाउनु भयो त्यसै कारणले मैले त्यसपश्चात त्यस पछाडि केही भन्न सकिनँ र मैले गाडीको हालत हेर्दा पनि धेरै नै खराब थियो फोहोर मैला धेरै गरिएको थियो गाडीमा र सिटहरू पनि गाडीको बस्ने सिटहरू पनि धेरै मैला थियो गाडीको सर सफाइ केही गरिएको थिएन धेरै समयसम्म गाडीलाई हेर्दा त्यस्तै नै लागिरहेको थियो र यही थियो मेरो गुनासो यदि तपाईँ त्यो उहाँ चालकलाई एकपटक बोलाएर सम्झाउनु भए सायद धेरै राम्रो हुने थियो धन्यवाद